हजुर भन्नुहोस् हजुर हजुर ए तपाईँलाई चाहिँ के सब्जी सब्जी चाहिएको ए हजुर होइन सब्जी त अहिले भर्खर आइपुगेको छ हो एकदम फ्रेस छ अहिले यहाँ के सिमरायो इस्कुस आएको छ इस्कुसको मुन्टा रायो साग अनि अदुवा पुरानो अदुवा पनि आएको छ अहिले चाहिँ हजुर हजुर होइन तपाईँलाई मिलाएर लगाइदिन्छु नि अब तपाईँ लगिरहने मान्छे हो एकदम फ्रेस सब्जी एकदम त्यो अहिले एकदम रेट राम्रो छ एकदम कम्ती छ रेटहरू कि इस्कुस अहिले तपाईँको बिस रुपे किलो परिहाल्यो रायोको साग तिस रुपे बिटा सिमरायो तिस रुपे बिटा पर्छ तपाईँलाई र अदुवा चाहिँ अहिले अस्सी रुपे पावा पर्दैछ एकदम सस्तो छ अहिले अहिले यहाँ अहिले फ्रुटहरू पनि लानु हुन्छ भने फ्रुटहरू पनि चाहियो भने भन्नोस् है अम्बक अहिले अब यहाँ उखुहरू भयो केरा आइफल यस्तै छ सब्जी फ्रुटहरू पनि हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर हजुर दाम दाम त मिलिहाल्छ हजुर हजुर हुन्छ हुन्छ हुन्छ म तपाईँलाई मिलाएर लाइदिन्छु नि हजुर हुन् हेलो